हाम्रो कालिम्पोङमा चाहिँ नानीहरूको लागि चिल्ड्रेन्स पार्क छ होइन इन्डसट्रियल पार्क छ अन्त चिल्ड्रेन्स पार्कमा पनि त्यहाँ नानीहरूले खेल्नु पाउने सबै अब फ्यासिलिटी छ त्यहाँ चाहिँ पैसा लाग्दैन होइन यता इन्डसट्रियल पार्कमा पनि छ होइन नानीहरूलाई खेल्नुपर्ने चिजहरू सबै छ तर त्यहाँ पनि पैसा लाग्दैन त्यहाँ पनि फ्रीमै हो होइन अब मान्छेहरू थक कहिले कहिले अब थकान मेट्नुको लागि पनि जान्छ त्यहाँ गएर बस्छ पार्कमा होइन अब यसो खुल्ला हावाहरू हेर्दै बस्छ राम्रो छ होइन जस्तै अब यहाँनिर साइन्स सेन्टरहरू पनि छ त्यस्तै प्रकारले दुर्पिन त्यस्तोहरू पनि छ होइन दुर्पिनहरूमा जान जानु अब यहाँबाट निकै टाढो छ तर अब त्यहाँभित्र पस्नको लागि पैसाहरू लाग्दैन फ्रीमै हो होइन अब साइन्स सेन्टरमा चाहिँ अब टिकट लाग्छ पैसा लाग्छ होइन अनि अब गयो राम्रो छ त्यहाँनिर पनि अब यसो भ्युहरू देख्छ राम्रो छ सिनहरू होइन अनि ड्रिम ड्रिम थिएटरमा ड्रिम थिएटर छ सिनेमा हल होइन त्यहाँनिर अब कहिले कहिले अब नेपाली मुवीहरू पनि लाग्छ होइन सबै अब मुवीहरू लाग्छ हिन्दी नेपाली होइन यस्तै त्यहाँ अब गयो त्यहाँ चाहिँ अब चार्ज लाग्छ होइन गएर हेर्नसक्छ अब सबैले नै हेर्नसक्छ बच्चादेखि लिएर ठुलोसम्मलाई नै होइन अनि त्यस्तो छ यहाँको उइसहरू होइन फ्यासिलिटीहरू